मेरो जिवनमा खाना पकाउँदा अथवा खाँदाखेरि त्यस्तो पालन गर्नुपर्ने एउटा कडा नियम त छैन अथवा परम्परा त छैन तर साघारणतः हामी चाहिँ रगत खाँदैनौँ हो अनि रगत नखाने हुँदाखेरि चाहिँ हाम्रो खानामा चाहिँ रक्ति हुनु हुँदैन पहिलो कुरो दोस्रो कुरा चाहिँ हामी टाउको नछिनाएको हामी खाना खानेकुरा खाँदैनौँ जस्तै माङ्सहारी भनौँ जस्तै टाउको नछिनाएको कुखुरा र कुखुराको मासु हामी खाँदैनौँ अनि अर्को कुरा चाहिँ हामी जब जब खाना खाँन्छौँ तब चाहिँ हामी परमेश्वरलाई धन्यवाद दिन्छु अनि परमेश्वरलाई धन्यवाद दिएर चडाएर प्रार्थना गरेर अनि खानेको कुरालाई हामी शुद्ध गरेर हामी खाने गर्छौँ यो बाहेक अरू हामीसँग कुनै त्यस्तो परम्परा चाहिँ छैन